आफ्नो घर वरिपरिका क्षेत्रहरूलाई सशक्त राख्न मैले प्रथम त घरका वरिपरि झारहरू थियो भने त्यसलाई सफा गर्छु त्यसपछि वरिपरिका ठाउँहरूलाई झाडु लगाएर मज्जाले तेसलाई सफा गरेर माटोमा अलिक पानी हाल्छु त्यसपछि जग्गा जग्गामा फुलहरू रोप्छु त्यसपछि एउटा ठाउँमा म डस्टबिन पनि राखिदिन्छु अन्त म नालीहरू पनि सफा गरिदिन्छु